हाम्रो संस्कृतिमा धेरै तरिकाको विवाहहरू देख्न पाइन्छ जसमा भागेर पनि गरिरहेको हुन्छ विवाह मगनी विवाह पनि हुन्छ प्रेम विवाह पनि हुन्छ चोरी विवाह पनि भनिन्छ अनि यो सबै किसिमको विवाहहरू देख्न पाइन्छ भागेर गएको बिवाहमा चाहिँ यस्तो चलन छ कि तिन दिन बादमा चाहिँ चोरको सोर को निम्ति केटापट्टिबाट केटीकोमा आएर त्यो माफीहरू मागेर अनि विवाहको अघिल्ला के रीतिहरू छ त्योहरू पालन गर्नका निम्ति उनीहरू आउने गर्छन् अनि प्रेम विवाह पनि धेरै देख्न पाइन्छ आजकल जसमा केटा अनि केटीको परिवार नमान्दा उनीहरू बिवाह गर्नको निम्ति भागेर गएको उनीहरूको प्रेम को निम्ति भागेर गएर विवाह गरेकोहरू पनि देख्न पाइन्छ त्यस्तो पनि हुन्छ अनि विवाहमा मगनी विवाह छ भने चाहिँ पहिला मगनी हुने गर्छ त्यसपछि विवाहको कार्यक्रम हुने गर्छ जसमा धेरै मानिसहरूलाई बोलाएर भोजहरू दिने गरिन्छ अनि केटीलाई केटाले लिएर आफ्नो घरमा जाने गर्छन् यस्तै किसिमको धेरै अरू तरिकाको विवाहहरू पनि छ जसमा चोरी विवाह जसमा केटी राजी नहुँदा पनि केटाले उसको परिवारहरू मिलेर चोरी गरेर विवाह गर्ने गर्छन् अनि पछि परिवार दुईपट्टिकै परिवार मिलेर सबै कुराहरू मिलाउने गर्छन् यस्तो खालको विवाहहरू पनि हामी देख्न पाउँछौ हाम्रो संस्कृतिमा